विकसित विश्वबारे चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यस्तै अहिले अब हाम्रो नानीहरू भयो होइन पहिला हाम्रो जमानामा हाम्रो उसमा त हाम्रो एजमा त हाम्रो टिनएजको टाइममा त हामीले मोबाइल फोन भयो ल्यापटप भयो यो इन्टरनेटको चिजहरू त हामीलाई थाहा पनि थिएन र हामीले कसरी चलाउनुपर्छ त्यसलाई र कस्तो प्रकारले युज गर्नुपर्छ त्यो चिजहरू हामीलाई थाहा भयो थाहा पनि थिएन र अहिले त हाम्रो नानीहरूलाई धेरै धेरै धेरै नै राम्रो भइरहेको छ कि यो मोबाइल भयो इन्टरनेटहरू भयो त्यसमा हाम्रो नानीहरूले राम्रोसँगले जस्तै राम्रो राम्रो ज्ञानका कुराहरू भयो तिनीहरूलाई स्कुलबारेमा तिनीहरूको क्लासबारेमा कतिवटा चिजहरू पनि तिनीहरूले ज्ञान पाउँछ जानकारी पाउँछ र उनीहरूले त्यहाँबाट ट्युसनहरू पनि लिनुसक्छ त्यही कारणले चाहिँ अहिले यो नेट इन्टरनेटको उसमा चाहिँ धेरै राम्रो छ किनकि अहिले हाम्रो जति पनि अब मान्छे हाम्रो जग्गाको मान्छेहरू भयो टाढो काम गर्नु जानुहुन्छ उहाँबाट उहाँबाट यहाँनिर फोनहरू फोन कल्समा पनि बातहरू हुनुसक्छ एक समय थियो कि अब हामी पनि बाहिर अब काम गरेर बाहिरतिर गएर कामहरू गर्यौँ त्यो समयमा चाहिँ यो परिवर्तन भन्ने चिज चाहिँ कसरी हुँदोरहेछ भन्दाखेरि हामी त्यो समयमा त्यहाँ जाँदाखेरि चेन्नई भन्ने ठाउँमा हामी काम गरेको थियौँ र त्यहाँनिर चाहिँ मेट्रो भन्ने चिजहरू चाहिँ हामीले देख्दादेख्दै नै ब त्यहाँनिर बनियो हेर्दाहेर्दै नै किनकि हामी त्यहाँ फर्स्ट जाँदाखेरि जुन चिजहरू त्यहाँनिर थिएन बादमा गएर त्यो चिजहरू बनियो र त्यो देखेर चाहिँ बादमा म हामी आफ्नो गाउँमा आयौँ हाम्रो गाउँमा पनि यस्तै विकासहरू होस् यस्तै होस् यस्तै राम्रोहरू भएर जाओस् भनेर हामी पनि सोच्थ्यौँ र जब म हामी घरमा आयौँ म ब्युटी पार्लरको कामहरू केही सिकेको थिएँ र घरमा गाउँमा आएँ र गाउँको मान्छेहरू पनि निकै नै परिवर्तनहरू भएको रहेछ किनकि उहाँहरूले जस्तै पार्लरमा जति पनि जरुरत चिजहरू हुन्छ गर्नेहरू जस्तै फेसियल भयो जस्तै पेडिकिउर मेनिकिउर हेयर स्पा कलर भयो त्यो चिजहरू सबै यहाँनिर चाहिँ एकदम चाहने एकदमै त्यो चिजहरू हुने खालको रहेछ र मैले पनि एउटा अब त्यहाँदेखि आएर यहाँनिर चाहिँ मैले चाहिँ एउटा सेलुन खोलेर धेरै नै अब पहिलाकोभन्दा चाहिँ धेरै नै अब परिवर्तनहरू भइसकेको छ हाम्रो जग्गाहरू पनि परिवर्तन चाहिँ त्यसरी नै हुँदोरहेछ किनकि पहिला हामी न उता हुन्थ्यौँ त्यो समयमा हामीलाई हामी एक हाम्रो परिवारसँग बातहरू गर्नुको लागि पनि हामी एउटा लेटरमा या हाम्रो मनी ट्रान्सफरहरू गर्न पनि एउटा स्पिड पोस्टमा पोस्टमा त्यस्तो प्रकारले गर्नुपर्थ्यो र अहिले त एकदम यो नेट इन्टरनेटले गर्दाखेरि हाम्रो अहिले त फोन बाट पनि हामीले पैसाहरू ट्रान्सफरहरू गर्न सक्छौँ अहिले चाहिँ धेरै धेरै सुविधा पनि लाग्छ मलाई किनभने पहिलातिर हाम्रो गाउँघरमा जति पनि बिमारीहरू हुनुहुन्थ्यो जस्तै इमर्जेन्सी बिमारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हस्पिटल लानुको लागि चाहिँ एकदम टाढो हस्पिटल एकदम टाढो त्यही माथि फेरि यो गाडीघोडाहरू नहुनुको कारणले गर्दा कति गाह्रो पर्थ्यो र अहिले त हस्पिटलहरू पनि नजिक भएदिएको छ र त्यही कारणले कतिजना बिमारीहरू त बिमारीहरूले चाहिँ ज्यान गुमाउनुपरेको छैन किनकि हस्पिटलहरू नजिक भइदिई रहेको छ र गाडीघोडाको पनि अहिले त धेरै धेरै सुविधा छ यस्तै परिवर्तन चाहिँ भइरहेको छ हाम्रो जग्गातिर